छ सेप्टेम्बर दुई हजार छ बाह्र सेप्टेम्बर दुई हजार छ नौ मार्च दुई हजार पाँच छब्बिस अक्टोबर दुई हजार तिन पाँच जुन दुई हजार एक्काइस